हजुर खेलकुदको विषयमा चाहिँ मलाई धेरै थाहा छ है मेरो किनभने मेरो आफ्नै छोरा छ क्लास टेन पढ्छ ऊ चाहिँ अब क्लास फाइभदेखिकै एउटा लनटेनिसमा माथि जिमखानामा खेल्थ्यो हो क्लास फाइभदेखि खेल्थ्यो तर अब उसले यति राम्रो खेल्थ्यो सिलगढीमा पनि अब दुई ताल टुनामेन्ट खेलेको तर बिचमा चाहिँ कोरोनाले गर्दाखेरि अब धेरै नै उसको खेलमा अब बन्द भयो तर फेरि अब उसको फेरि लाइफमा सुरु हुँदैछ मेरा आफ्नै छोरा छ लनटेनिसमा खेल्ने